हलो हजुर को बोल्नुभयो होला हजुर हो त ए हजुर हजुर भन्नुहोस् न हजुर ए ए हजुर हजुर हो अब हाम्रो यहाँ दार्जिलिङमा त त्यही हो हिन्दू मुस्लिम क्रिस्चियन बुद्धिस्ट सबै बस्छन् बस्नु त

हजुर अब त्यस्तो त खासै त हुँदैन अब के भन्नु पर्दा सरभन्दा चाहिँ अब त्यस्तो बाहिर बाहिर त खै मैले त तेस्तो चाल पाएको छुइनँ र यहाँ त सबै एकदम मिलेर नै बसेका छन् आबो के आबो के भयो हरे अब सबै सकाउनु पुगेकै हुन्छन् कसैको घरमा के पऱ्यो हिन्दू मुस्लिम जे सुकै क्रिस्चियन जे सुकै होस् न सहै आफ आफ्नु ऊ यो गर्छन् सपलाई सघाउने गरेका छन् त्यही हो सर अब हुन त मिलेरै बसेका छन् बाहिर बाहिर त अब भित्र भित्र त मलाई त्यस्तो थाह भएन हो सर हजुर अब त्यो त खै अहिले खासै चाहिँ यहाँ दार्जिलिङमा त्यस्तो त तल्लो जात माथिल्लो जात भन्ने त खासै कुरा त छैन तर पनि अब धेरै जग्गा हुनसक्छ तर यहाँ हामी बसेकै जग्गामा त्यस्तो त छैन सर हुन त ए हजुर ए ए हुन्छ सर हुन्छ हुन्छ एक्दमै धन्यवाद छ